हाम्रो चाहिँ खाना खानु भन्दा अगाडि हाम्रो बोजूले चाहिँ चुलामा अलिकति भात भात अब जे पनि अलिकति चढाउनु हुन्छ अनि अनि मात्रै खानु हुन्छ अनि त्यहाँको त्यति गर्नु भयो त्यति गरे पछि त्यहाँको अब कोही बेला त्यहाँनेर के भन्छ भातहरू पस्कँदा ओर्दा झिँगाहरू आउँछ ओर्छ भनेर अलिकति पानीहरू छम्केर यस्तो त्यहाँनेर पानीहरू छम्कनु हुन्छ अनि त्यहाँको अब हाम्रो पहिला अब घरमा अरूहरूले गर्दैन बोजूले मात्रै गर्नु हुन्छ त्यस्तो किनभने बोजूले पहिलादेखिको गर्दै आउनु भएको हो अनि त्यहाँको चाहिँ मैले चाहिँ बोजूले दे मैले चाहिँ गर्दा गरेको देखेको त्यस्तो अन्त अन्त अरू चाहिँ अब त्यो ब यस्तो भुइँतिर कतिवटा पानीहरू छम्कन्छ किनभने के भन्दा धुलोहरू यस्तो उड्छ अनि त्यहाँको त्यति नै हो हाम्रो अरूले चाहिँ त्यसरी गर्नु हुँदैन हाम्रो बोजूले मात्रै गर्नु हुन्छ अन्त अब त्यही हामीले देखेको त्यही त्यति